मलाई लाग्छ सबै विद्यार्थीहरू आफ्नो स्कुले स्कुले अथवा आफ्नो शैक्षिक यात्रा पछि आफ्नो कतिजनाले आफ्नो उच्च शिक्षा पनि हासिल गर्नको निम्ति जान्छन् तर प्रायः जस्तो धेरै जस्तो विद्यार्थीहरू नै हन्ड्रेडमा एटी पर्सेन्ट मेरो विचारमा चाहिँ आफ्नो पारिवारिक व्यवसायहरू गर्छन् अनि कति आफूलाई के गर्नु इच्छा छ आफ्नो क्षेत्रमा त्यहीपट्टि आफ्ना कामहरू व्य व्यवस्थाहरू मिलाउनुपट्टि लाग्छन् अनि त्यसमा धेरै कम्ती विद्यार्थीहरू मध्ये उच्च शिक्षा हासिल गर्न बाहिर गएर आफ्नो उच्च शिक्षाहरू हासिल गर्छन्